अब म प्राय जस्तो किताबहरू चाहिँ म यहाँ श्रीराम स्टोरबटा किन्छु र सेकेन्ड हेन्ड किताब त त्यस्तो जरुरत परेको छैन इन केस परिहाल्यो भने पनि म लाइब्रेरीबाट लिन्छु त्यही कारणले गर्दाखेरि मलाई त्यस्तो त थाह छैन